हेलो मलाई तपाईँको सपमा एउटा अर्डर दिनु थियो छोले भटुरे छ अर्डर लेख तपाईँ तपाईँले लेख्नुहोस् तिस प्लेट छोले भटुरे हजुर अन्त तिस प्लेट भनिला आइसक्रिम र जे पनि गिलासहरू चल्छ

अझै जस्तो नन् भेज चिकन र राइस अँ चिकन करी मन्चुरियन होइन तिस प्लेट चाहिँ तिस प्लेट खान्छौँ

अनि चाहिँ खै अरू

कति किलो पर्क पर्क बिस किलो तिस किलो जति नै चाहिन्छ अन्त कोक चाहिएको थियो चालिस पिस

हजुर अन्त अन्त तिन तोला केक तिन तोला चाहिँ केक अँ मलाई आइसक्रिम पनि चाहियो आइसक्रिम अँ आइसक्रिम आइसक्रिम साढे दस बजी आउँछ हजुर अन्त टोटल मनी कति नि हुन्छ हुन्छ

ल ल